नेपाली भाषामा चाहिँ व्याकरण बोल्दा प्रयोग गरिँदैन लेख्दाखेरि चाहिँ व्याकरणको प्रयोग गरिन्छ जस्तै कथा कविता आदि लेख्दा चाहिँ व्याकरणको प्रयोग गर्नै पर्छ किनकि शुद्ध नेपालीमा लेख्नु पऱ्यो हाम्रो नेपाली भाषा चाहिँ एकदमै धेरै शब्द भएको भाषा हो यसमा चाहिँ विचित्रको शब्दहरू छ जस्तै पुलुक्क हेर्नु थचक्क बस्नु सुटुक्क आउनु इत्यादी इत्यादी